ए अहिले त डेङ्गु मलेरियाको धेरै त्यो चलिरहेको छ होइन अनि तपाईँको त्यो पञ्चायत पर्छ कि म्युनिसिप्यालिटी पर्छ पञ्चायत पर्छ है हामीले म्युनिसिप्यालिटीमा त अवेरनेसको क्याम्पहरू गरिरहेको थियौँ होइन तपाईँहरू पञ्चायततिर गर्नुभएको छैन गरेको छैन है ए म तपाईँलाई नि यो नम्बरमा तपाईँलाई मेन्डी ए दवाईहरूको नाम वाट्सएप गरिदिन्छु कि वाट्सएप गरिदिन्छु तपाईँहरू त्यो दवाईहरू लिएर दिनुहोस् तपाईँहरूको फेमिलीलाई होइन को बिमार हुनुहुन्छ त्यसलाई दवाई दिनुहोस् उसलाई तपाईँहरूले उसलाई मच्छरदानीमा सुताउनुहोस् होइन तपाईँहरू पनि मच्छरदानी लाएर सुत्नुहोस् अहिले डेङ्गु मलेरिया धेरै चलिरहेको छ अनि त्यो दवाई तपाईँहरूले टाइम टाइममा दिनुहोस् होइन अनि पेसेन्टलाई चाहिँ भोकै पेट नराख्नुहोस् हो उसलाई खाना टाइममा दिनुहोस् पानी उमालेर दिनुहोस् होइन टाइममा दिनुहोस् सबै खाना टाइममा दिनुहोस् अनि म ग्यासको दवाई पनि पठाइदिन्छु हो लेखिदिन्छु हो त्यो दवाई चाहिँ तपाईँले किनेर पेसेन्टलाई टाइममा दिनुहोस् है हौ हजुर अरू के छ अरू के प्रब्लम्स तपाईँहरूको फेमिलीमा त्यस्तो छैन है अँ पेसेन्टलाई चाहिँ मज्जाले राख्नुहोस् है त्यो बेसी साह्रो भयो भने त हस्पिटल लिएर आउँदा हुन्छ हो त्यो दवाईले ठीक भयो भने तपाईँ हस्पिटल नल्याउनुहोस् त्यो दवाईले पनि ठिक भएन भने तपाईँ हस्पिटल लिएर आउ हस्पिटल ल्याउँदा हुन्छ हुन्छ ल्याउनु सक्नुहुन्छ होइन अनि अलिक साह्रो भयो भने त बेलुकातिर साह्रो भयो भने मलाई फोन गर्नुहोस् हो म डक्टरलाई म यस्तो यस्तो भनिदिन्छु तपाईँले उता हस्पिटल गएर यो यो डक्टरले पठाएको अनि यस्तो यस्तो गर्नुहोस् भनिदिनु ल हुन्छ